मैले जुत्ता है मगाएको थिएँ कि त्यो राम्रो आएछ हो जुत्ता त जस्तो हेरेको थियो है त्यस्तै आएछ राम्रै आएछ अनि जुत्ता त्यो साथसाथैको फेरि कुर्ती पनि पठाएको थिएँ हो फेरि हो अहिलेको स्टाइलको त्यो कुर्ती पनि मजाको आएछ हो अन्त राम्रो रहेछ हो त्यो कुर्ती पनि सबै मन पऱ्यो अब त त्यसरी नै मगाउनु पर्नेरहेछ जुत्तीहरू पनि जुत्ती पनि मगाइदिनुपऱ्यो कुर्तामा त जुत्ती ठिक छ पेन्ट चाहिँ पेन्टमा चाहिँ अब त्यहीँ जुत्तै ठिक छ हो अनि त त्यही जुत्ता मगाइ राखेको छु दामी आएको रहेछ हो